हेलो हजुर मङमाया होमस्टेहरू छ नि निकै छ त अहिले त होमस्टे यहाँ इको टुरिज्म छ ओरेन्ज भिल्ला छ त्यहाँबाट गीतान्जली के भन्ने पनि छ सन्जिव मुखिया मोक्तानको अन्त यहाँ थिङ थिङ थिङ होमस्टे पनि छ

हजुर हजुर पेशोक कमान यहाँबाट तपाईँको यस्तै चार पाँच किलोमिटर पर्छ होला हौ पाँच छ किलो छ किलोमिटर मोटामोटि पाँच छ किलोमिटर एकदमै त्यहाँ माथि ओरेन्ज भिल्लामा गर्नुभयो भने त्यहाँबाट त्यहीँ पारिपट्टि हो नि नदीको वारिपारि हो पाँच छ मिनेटमा पुगिहाल्नु हुन्छ पारिपट्टि अँ हजुर हजुर गुम्बा डाँडा तपाईँको पेशोकमा यता तिनचुलेदेखि अलिकति मुनि यता यो साइडमा पर्छ गार्लाङ साइडमा

तपाईँको यो नोभेम्बरको टाइममा चाहिँ प्रायः प्रायः खुल्ला हुन्छ हौ अक्टोबर अक्टोबर नोभेम्बरमा एकदमै खुल्ला हुन्छ त्यो पाइन्छ एउटा दुईवटा छ त्या खाजा खाने अलिकति माथि लप्चूमा पनि छ पेशोकको नजिकै पर्छ लप्चू पनि स्विमिङ पुल छ त त्यहाँ एउटा ओरेन्ज भिल्लामा पनि छ स्विमिङ पुल एउटा इको टुरिज्म भन्छ त्यहाँ त्यहाँ पनि छ हजुर या जम्मा तिनवटा छ तिनवटा छ स्विमिङ पुल चाहिँ त तपिङमा पनि छ त्यहीँ नजिकै त्यहाँबाट दुई तिन चार किलोमिटर तिन किलेमिटर अघाडि गयो भने तपिङ भेटिन्छ साम्पाङ झोडा भन्छ त्यहाँ पनि पाइन्छ स्विमिङ पुल अँ हुन्छ हुन्छ